हेलो मलाई चाहिँ यस्तो व्यञ्जन यस्तो हाम्रो चाहिँ केही साझा भएको छैन खानापट्टि चाहिँ हाम्रो फेमिलीहरू त्यति मेरो छैन नर्मल खानाहरू पकाउँछ त्यस्तो त्यस्तो उयोहरू त्यस्तो पहिला पहिलाको उयोहरू त छैन हाम्रो रेसेपीहरू त तर पनि मलाई चाहिँ अब खाना पकाउनु चाहिँ अहँ मलाई चाहिँ इन्ट्रेस लाग्छ अरूलाई भन्दा पनि मेरो घरको परिवारहरूभन्दा पनि मलाई चाहिँ खाना पकाउनु चाहिँ इन्ट्रेस लाग्छ मलाई चाहिँ अब खाना पकाउनुमा अब थुप्रैहरू आउँस् आउँछ म सिक्दै पनि छु अहिले पनि अहिले फिलहाल पनि सिक्दैछु मलाई चाहिँ के के आउँछ भन्दाखेरि मोमो मोमो हाम्रो त्यो चाइनिस फुड चाइनिस फुडहरू भयो मोमोहरू चाहिँ हाम्रो यता इन्डियनहरूमा चाहिँ अब आउने भनेको भात पकाउनु अन्त त्यो सब्जी झोल हामीलाई चाहिँ झोल झोलहरू हामीलाई मलाई खाना पकउनु चाहिँ इन्ट्रेस चाहिँ अब मेरो साथीहरूलाई देखेरै भयो इन्ट्रेस साथीहरूले पनि खाना पकाउँथ्यो घरमा केटाहरूले यता मेरो साथीहरूले सबै रुममा बस्थ्यो त्यही रुममा म कोही कोही बेला जान् भेट्नु जाँदाखेरि खाना केटाहरूले खाना दामी पकाउँथ्यो अन्त मेरो मेरै दाजुहरू सब सेफ सेफपट्टि छ सेफमा पुरै इन्ट्रेस देखाएको छ सेफमै भएको कारणले म तिनीहरूलाई देखेर खाना पकाउनु चाहिँ उत्सुक भएको म चाहिँ मन परेको मलाई त्यसै कारण म चाहिँ खानापट्टि अलिक ध्यानै खा खाना पनि पकाउनुमा ध्यान दिन्छु म प्रायःजस्तो खाना मै पकाउँछु घरमा खाना खानाको लागि किनभने मलाई खाना पकाउनु मनपर्छ म थुप्रै नयाँ नयाँ कुराहरू पनि सिक्छु अनलाइनबाटै अनलाइनबाट म अनलाइनबाटै सिक्छु आजकल सबै कुराहरू अनलाइनमा सब कुरा भएको कारणले अनलाइनले गर्दा सुबिस्ता भएको छ अहिले अनलाइनमा चाहिँ अब सब कुराहरू छे छेउमै पाएको कारणले चाहिँ अब सब राम्रो हुन्छ आजकल चाहिँ सब भएको कारण अन्त सबै कुरा हुन्छ अनलाइनमा कसरी पकाउनु के के हाल्नु कति हाल्नु सब ले त्यही लेखेको नभए देखाएकै हुन्छ त्यस कारण अनलाइनले गर्दा चाहिँ थुप्रै सजिलो भएको छ मलाई चाहिँ खाना पकाउनु चाहिँ खाना पकाउने एउटा अब एउटा ट्यालेन्ट नै हो भनौँ भोलि पर्सी अब फ्युचरमा मेरो भविष्यमा चाहिँ अब मेरो केही रेसिपी त्यो उयोहरू भइहाल्यो भने चाहिँ म अब मेरो मेरो पछिको उयोहरूलाई चाहिँ भन् भन्नु सक्छु तर हाम्रो साझा चाहिँ पहिला मेरो परिवारबाट चाहिँ भएको छैन किनभने मेरो पहिल्यै भनेँ मैले त्यो इन्ट्रेस छैन खानापट्टि मै खालि हो यहाँ इन्ट्रेस देखाउने खानापट्टि चाहिँ